त्यस त्यसमा त म त अब घरको गृहस्थी आमा हो हाउसवाइफ हो त्यसले गर्दा म टाढा काममा त जान सक्दिनँ मेरो घरको फ्यामिलीलाई टाइम दिनुपर्छ नानी छ स्कुल पठाउनुपर्छ खुवाउनु पियाउनु गर्नुपर्छ टाइम टेबल घरमा फ्यामिलीलाई पनि टाइम दिनुपर्यो अनि मेरो नर्सरी छ मेरो नर्सरीमा अब टाइम दिनुपर्यो नर्सरीलाई अब मेरो त्यही बिजनेसै भनौँ त्यही छ अहिले अनि सब्जी बारी छ बिजनेस त्यही भएपछाडी अब नर्सरी भएपछि त अब मान्छेहरू आउँछ ग्राहकहरू आउँछ उहाँहरूसँग बात मार्नुपर्यो उहाँहरूलाई अब बुझाउनुपर्यो कतिमा दिनु दिनुहुन्छ भनेर सोध्नुहुन्छ अब म यतिमा दिन्छु यो चाहिँ यस्तो क्वालिटीको हो यो यति दामको हो भन्छु त्यसरी नै अब जीविका चलाइराखेको छु